हलो नमस्कार सर ए कस्तो हुनुहुन्छ हौ ए हजुर भन्नुहोस् न अँ आइपुगे नि अब त्यही हो लास्ट इयर जसरी गरेको त्यसरी गर्नुपर्छ गर्नु चाहिँ हो सरसल्लाह त गर्नैपर्छ एकपल्ट स्टाफ मिटिङ त अर्गनाइज गर्नुपर्छ हो अन्त सरसल्लाह गरेर कसरी गर्नुपर्छ गरौँ न अब अस्तिको पालि जस्तै पनि होइन अलिकति नयाँ पनि गरौँ नयाँ नौलो गरौँ हो नानीहरूलाई पनि यसो नयाँ कुरो सिक्ने मौका होस् पाओस् हो अब त्यही गरौँ न मेन प्रोगाम चाहिँ त्यो यसपालि चाहिँ अब फिफ्टन अगस्त मात्रै अब झाँकीहरू हालिदिनुहोस् फिफ्टिन अगस्त मात्रै हो यसपालि चाहिँ झाँकी हालिदिऊँ हो अन्त अब अलिकति फिफ्टन अगस्तको त अब गरम साह्रो यो हुँदैन यसपालि अलिकति अब यता उइसमा त जाडै हुन्छ हो अन्त यसो राम्रैसँगले मजाले राम्रोसँगले गरौँ न प्रोगामहरू हो लाँदैगर्दा पनि केही फरक पर्दैन अब बाहिर मजाले गरौँ न मिलाएर स्टेजहरू ल्याएर हो डेकोरेसन गरेर हो अनि अब अहिलेको सभासद्हरूलाई पनि बोलाऊँ अब पहिला अब थानाकोलाई बोलाएको थियो बिडिओलाई बोलाएको थियो सभासद् थिएन हो अब थाना बोलाऊँ बिडिओलाई बोलाऊँ राम्रो प्रोग्राम गरौँ अरू स्कुललाई पनि बोलाऊँ यसो इन्टर कम्पिटिसन इन्टर स्कुल कम्पिटिसन अब तपाईँको मार्चपास्टहरू हो अन्त डान्सहरू अँँ त्यहाँदेखि ड्रिलहरू हो गर न त्यसो गर्नुपर्छ कसमा मात्रै नगरेर यता पन्ध्र अगस्त म चाहिँ खासमा चाहिँ पन्ध्र अगस्तभन्दा चाहिँ रिपब्लिक डे मनाउनु आवश्यक छ नि मलाई लाग्छ किन भन्दाखेरि चाहिँ पन्ध्र अगस्तमा चाहिँ नानीहरू त्यो घामले डढेर क्या त बिमारी हुनु हो पानी पर्छ त्यत्तै हो अन्त बरू यो रिपब्लिक डे चाहिँ ड्राई हो अन्त अब त्यसै पनि सुखा दिन हुन्छ राम्रो हुन्छ नि त नानीहरूलाई पनि यसो हो फ्री पनि हुन्छ नयाँ सेसन सुरु भएको हुन्छ अन्त त्यो उइसमा त भन्दा त त्यो त त्यो त्यसलाई चाहिँ अलिक ग्रान्ड गरौँ न यसपालि ल तपाईँको तपाईँको विचार चाहिँ सुनौँ न तपाईँको के भन्नुहुन्छ म त अब नाटक झाँकी त्यही डान्स मार्चपास्ट हो गरौँ भन्ने छ र तपाँई चाहिँ के भन्नुहुन्छ हौ

ल भेटेर कुरा गरौँ न ल ल त्यसै गरौँ ल ल ओके सर ओके